एकपल्ट नापतोलबाट मैले सामानहरू किचनवेयर सामानहरू मगाएको थिएँ कन्टेनरहरू मगाएको थिएँ त्यसमा डिसहरू थियो हो धेरै धेरै सामानहरू देखायो नापतोलले अनि स्टिलको मजाको कन्टेनरहरू बाइसवटा कतिवटा त्यस्तो भनेर मलाई हामीलाई लोभ्याएर कम्ती पैसामा भनेर यस्तै दुई हजार कति बाइस सौतिर मगाएँ तर त्यो चाहिँ पछि हामीले फोन गरेर सोध्दाखेरि कन्टेनर पनि आयो तर कन्टेनरको बिर्कोहरूसँगै जोडेर उनीहरूले गन्ती गरेर पठाएछ हो त्यस्तो पहिला देखाउँदाखेरि चाहिँ उनीहरूले कन्टेनरको बिर्को त गन्ती हुँदैन जहिले पनि कन्टेनरको सेटैसँग हुन्छ तर उनीहरूले चाहिँ कन्टेनर अलग बिर्को त्यो भाँडा अलग गरेर चाहिँ दुईवटा गन्ती गरेर चाहिँ हामीलाई यसरी जोतेर चाहिँ सामान पठाएको थियो होइन त्यो त्यति बेलाको समयमा चाहिँ धेरै अगाडि भएकोले गर्दाखेरि त्यो फर्काउने त्यस्तो सिस्टमहरू पनि थिएन अहिले जस्तो बार बार डेलिभरी हुँदैन थियो त्यति बेला अनि त्यो चाहिँ मेरो एउटा एकदमै धोका भएको छ नेगेटिभ पोइन्ट चाहिँ मलाई एकदमै यो अनलाइन सपिङको चाहिँ मलाई त्यो लागेको छ होइन उनीहरूले प्र प्रडक्टहरू पठाउँदाखेरि चाहिँ एकदमै मान्छेलाई नजोतिकन होइन न मतलब धुर नबनाइकन पठाओस् भनेर चाहिँ म यो कम्पनीहरूलाई चाहिँ आग्रह गर्न चाहन्छु